खै गाईबस्तु कुखुराहरू पालौँ भनेको खै पाल्नु त सुँगुर त पालेको हो पहिला तिनवटा जस्तो त अब सानो राम्रो भएको थियो अहिले कुखुरा यस्तै तिन चारवटा छ र मोलफोक त लाग्छ यस्तो बाख्रा पाल्नु तर बाख्रा फाप्दैन मलाई त्यति क्या बाख्रा चाहिँ सुँगुर चाहिँ अलि फाप्छ कोयलर मस्तिर वहाँ गएर नि केही फाइदा छैन कुखुरा राखेर पनि